हजुर हजुर मेरोमा जोर्डन छ होइन एडिडास एयर म्याक्स छ थुप्रै छ आउनुहोस् न हजुर छ त हजुर छ त तपाईँ पाउनु हुन्छ हजुर सबै पाउँछ या सबै जुत्ताहरू होइन तपाईँ सक्नु हुन्छ भने आउनुहोस् दुई हजार एक हजार पन्ध्र सय सस्तो हजुर हो त हजुर हो त फर्स्ट कपी हो सेकेन्ड कपी पनि पाउँछ हुन्छ पाउनु हुन्छ तपाईँले एभाइलेबल छ कि सेम पङ्क सु पनि पाउँछ बुटहरू पनि पाउनु हुन्छ तपाईँले बुटहरू लङ बुट पनि छ होइन ब्ल्याङ्केट बुट पनि पाउँछ अहिलेको ट्रेन्डिङ सर्ट बुट पनि छ हिल खाले अन्त भेलभेटको पनि पाउनु हुन्छ लेदरको पनि हुन्छ

ए तपाईँले स्यान्डल दिँदा हुन्छ त तपाईँको वाइफलाई ए तपाईँले ब्ल्याङ्केट गुड हुन्छ दिनु सक्नु हुन्छ किनभने त्यो अहिले एकदमै फेस फ्या ए हुन्छ तपाईँ बुटको खै होइन म अहिले बिजी छु दोकानमै आएर बात गरौँ न ल हुन्छ